हेलो हेलो को बोल्नु भएको ए भन्नुहोस् न केको लागि फोन गर्नु भएको थियो ए हजुर हजुर भन्नुहोस् न के गर्नु थियो कि

अब हेर्नुपर्छ अब तपाईँको कपालको क्वालिटी हेरेर हुन्छ अब हेल्दी कपाल छ भने चाहिँ तपाईँलाई स्ट्रेट पार्दा नि राम्रो देख्छ हो अब स्ट्रेट खालको नै छ भने चाहिँ रिहानाहरू काट्दा राम्रो देख्छ यस्तो सर्ट काट्दा पनि हुन्छ थुप्रै अब हुन्छ नि स्टाइलहरू कपालको हजुर ए हजुर स्ट्रेट काट्नुभयो भने चाहिँ फाइभ हन्ड्रेडदेखि छ रिहाना काट्नुभयो भने सेभेन हन्ड्रेड अन्त त्यहाँबाट उता तपाईँलाई अझै स्ट्रेटहरू गर्नु कर्लहरू गर्नु छ भने चाहिँ अन्त थट्टी फाइभ हन्ड्रेडदेखि स्टार्ट छ कलरको पनि त्यत्ति नै हो अन्त हजुर अन्त अहिले ट्रेन्डिङमा छ यो उयो चाहिँ कर्ल चाहिँ स्ट्रेट त प्रायः सबैले गर्छ कर्ल चाहिँ ठुल्ठुलो खालको कर्ल तपाईँको कपालको क्वालिटी हेरेर हुन्छ हेल्दी छ या उयो वेट बेसी भएको कपाल छ भने तपाईँले कर्ल गर्नु भयो भने राम्रो हुन्छ ठुल्ठुलो खालको कर्लको अहिले त्यस्तो खालको फेसनहरू छ नि हो तपाईँ आउनुहोस् न एकपल्ट दोकानमा आएर हेर्नुहोस् कस्तो खालको तपाईँलाई अब हेयरस्टाइल मनपर्छ हाम्रो यहाँ क्याटलकहरू पनि थुप्रै छ त्यसमा डिजाइनहरू पनि तपाईँले पाइहाल्नु हुन्छ हो अन्त एकपल्ट हेरेर चाहिँ भन्नुहोस् न तपाईँलाई कस्तो मनपर्छ स्ट्रेट गरेरै काट्नुहोस् न कतिको लेन्थमा आउँछ हेरौँ हो कसैलाई त लामोमै राम्रो देख्छ लामै कपालमा स्ट्रेट चाहिँ गर्नुहोस् अन्त त्यहाँबाट पछाडि काट्दाखेरि भइहाल्छ नि तपाईँलाई कतिको लेन्थ राख्नु मनलाग्छ त्यो हेरेर काट्दा भइहाल्छ तपाईँ चाहिँ कहाँबाट ब बोल्नु भएको बाघ ए हुन्छ एकपल्ट आउनुहोस् न ल दोकानमा हुन्छ